हेलो आरजे स्टोरको भाइ हो भाइ तपाईँकोबाट मैले अस्ति लिपस्टिक लिएको थिएँ नि जुन तिनवटा सेटको एकदम राम्रो रहेन रहेछ त्यसमा त तपाईँहरूले त कलर त मैले जुन कलरहरू भनेको थिएँ त्यो कलरहरूमा एकदम छैन हो त्यो कलरहरूमा एकदम मलाई चाहिँ सेटिस्फाइ भएको छैन म तपाईँहरूले अबको लिपस्टिक त मलाई अर्कै भनेर मैले मगाएको थिएँ तपाईँले यसमा एकदम त्यो लिपस्टिकहरू छ भन्नु भयो तर त्यहाँ जुन मैले भनेको कलरहरू थियो नि त्यो कलरहरू चाहिँ तपाईँको लिपस्टिकमा मैले एकदम पाइनँ र त्यसले गर्दाखेरि तपाईँहरूले पैसा वापस गर्नु हुन्छ कि के गर्नु हुन्छ होइन तपाईँहरूले यस्तो सामान पठाए पछि त म सेटिस्फाइ चाहिँ छैन यो कुरामा तपाईँहरूले कस्तो लिपस्टिक पठाउनु भयो हो म सेटिस् छुइनँ है यो कुरामा मेरो पैसा चाहिँ रिफन्ड गरिदिनु पर्छ तपाईँहरूले